हेलो हो त क भयो हौ कलमा चाहिँ होइन त उल्टापाल्टी चलाएन अन्त होइन केटाकेटीले च अँ केटाकेटीहरूले चलायो होला हौ आज त भ्याउँदैन बहिनी

अब शनिवारतिर मात्रै हुन्छ होला हौ बुध होइन होइन काम राम्रै गरेको हो कि त्यहाँ आएर हेरिदिन्छु नि एकपल्ट के छ होइन होइन अरिजिनल नै हो आएर हेरिदिउँला नि अन्त केही छैन ठिकै छ त अन्त होइन बादमा अर्को चलाउँदै गर्नु नि बादमा बनाइदिउँला एक दुई दिनमा भरै भोलि होइन होइन भोलि आइदिन्छु अब अहिले भ्याउँदैन कहाँ हो राम्रै गरेको पानीहरू बल्क भयो होला कि माथि पाइपमा खोलेर हेर्नु पर्छ कहाँ हो होइन राम्रै हो राम्रै हो कि त्यो अब हेर्नु पर्छ आएर लेउ लेउहरू पसेर ब ब्लक हुन सक्छ काटेको पाइपको टुक्राहरू छिटाहरू चाहिँ पस्नु सक्छ नि त ठिकै छ भोलितिर आएर भरे भएन भने बेलुका बेलुका आएर हेरिदिन्छु नि त त्यो त भइहाल्छ कि भाडा चाहिँ दिनु पर्यो नि त आउनु जानु होइन आएको र गएको त अब दिनु पर्यो नि त आएर हेरिदिउँला त्यो भए पनि भइहाल्छ भइहाल्छ हेरौँ न आएर गरिदिन्छु हुन्छ ल ल ल ल ल राखेँ